गुरुजी तपाईँको गाडी खाली छ एकछिन त्यो गोरुबथान गइदिनुहोस् न हौ माथि दालिमटारबाट हाम्रो फुपू पुसै आउँदैछ त अँ उल उनीहरूलाई चाहिँ रिसिभ गरेर मेरो घरसम्म ल्याइदिनु पऱ्यो हौ तपाईँले अँ मैले पुसैलाई पनि भनिराखेको छु कि तपाईँहरू फुपू पुसैलाई तपाँईहरू तल आएर झर्नु म तल गोरुबथान झर्नु म यहाँबाट गाडी पठाइदिन्छु भनेको छु त अँ त्यसैले तपाईँ एकछिन गइदिएर ल्याइदिनुहोस् न हौ म जानु पऱ्यो भनेको थिएँ मेरो यहाँ सानो काम पऱ्यो नि त कि अन्त तपाईँलाई म यहाँ उयो पुसैको नम्बर दिँदैछु कि तपाईँ त्यहाँ पुगेर पुसैलाई कल गर्नुहोस् हो अन्त मैले त्यहाँ उहाँहरू सायद झर्दै होला माथिबाट तपाईँ यहाँबाट हिड्दिनुहोस् उहाँहरू जस्तो आइपुग्छ तपाईँ पनि त्यहीँ टाइमिङ तपाईँहरू को सेम हुन्छ होला हौ तपाईँहरू तपाईँ पनि ठक्कै पुग्नु हुन्छ होला उहाँहरू पनि आइपुग्छ होला अन्त त्यहाँबाट रिसिभ गरेर उहाँलाई रिसिभ गरेर मेरो घरसम्म ल्याइदिनुहोस् न हौ अन्त तपाईँको भाडा चाहिँ कति हो तपाईँको तपाईँको भाडा पनि भनिदिनुहोस् ल म यहाँबाट तपाईँको जिपे गुगल पे ची के हुन्छ म गर्छु नि ल त्यति गरिदिनुहोस् न मेरो पाहुना चाहिँ छिट्टै ल्याइदिनुहोस् ल अलिक चाँडै ल्याइदिनुहोस् है